अहिले यो हाम्रो उयेसमा चाहिँ निकै युवाहरू बेरोजगारी भएको छन् किनभने पुरा पढाइ गरेर पनि अहिले काम नगर्ने खालको स्थिति अब बेसी पढेको छ बेसी पढेर पनि अब त्यो खेतीबारीतिर गर्नु उनीहरूलाई अप्ठ्यारो हुने कुनै काम ठुलो काम खोज्नु जाउँ भने पनि अब अहिले काम त्यस्तो नपाउने अहिले होडबाजी जस्तो भएको छ मान्छेहरूले घुसपेस खोज्छ अलिकति पैसा खोज्छ काममा लगाउनु पनि अब आफ्नोमा पैसा हुँदैन अहिले जसकोमा बसी पैसा हुन्छ उसले घुससुस लगाएर भए पनि दिएर भए पनि उनीहरूले काम लगाउँछ काम दिन्छ सरकारी जागिर तर अहिले पढ्ने बेसी भयो तर काम कम्ती भयो त्यसले गर्दा अहिले हाम्रो युवा पिँढी बेरोजगारीहरूलाई बहुत साह्रो परेको छ किनभने बाहिर बाहिर गएर काम गर्नु परेको छ किनभने बेरोजगारले गर्दाखेरि कम्ती पैसामा पनि कोही मुम्बईतिर गइरहछन् कोही चेन्नई जान्छन् कोही बेङ्लोरतिर जान्छन् अहिले अहिलेको स्थितिमा किनभने अब यही जग्गामै राम्रो भइदिएको भए यसरी बेरोजगार हुने थिएनन् उनीहरूले पनि उनीहरू पनि सक्षम भएर पढाइ मुताबिक उनीहरूले काम पाउँथे तर सरकारले खोल्नु त धेरैवटा कम्पनीहरू के के खोलेको छ तर भने जस्तो काम पाउँदैन ब्याकिङ हुनुपर्दो रहेछ त्यो ब्याकिङ पनि छैन अन्त त्यसले गर्दाखेरि अहिले हाम्रो भाइ बहिनी आउने भावी पिँढीहरूको पनि मलाई सुर्ता लाग्छ किनभने बेरोजगारी समस्या बढेर गएको छ अब उनीहरूले के गर्नु पेट त पाल्नै पऱ्यो पेट पनि पाल्नु हम्मेहम्मे पर्ने खालको भएको छ बाहिरतिर जान्छन् बाहिरतिर जानु पनि रिस्क हुन्छ कमाउनु त जान्छन् तर रिस्क हुन्छ त्यसै कारण अहिले एकदमै बेरोजगार बेसी बढेर गएको छ